औ बहिनी सुन न मैले तिमीलाई अस्तिदेखि भनौँ भनेको थिएँ औ के भएको हेर म अस्ति छुट्टि थियो त यहाँनिर भेनाको हो त्यहाँ के त भेनालाई लिएर एकछिन विशाल गएको थिएँ हो त्यहाँनिर कस्तो सस्तोमा कस्तो राम्रो बेड सिट पाएँ हौ मैले तिमी पनि गएर किन न औ जाऊँ तिमी आएको बेलामा हो गएर किनिहालौँ कस्तो राम्रो रहेछ मलाई त पुरा मन पऱ्यो भेनाले पनि पुरा मन परायो हो त्यो बेडसिटको एकदमै कलरहरू पनि केही जाँदैन रहेछ होइन बहुत राम्रो हो एकदम प्युर कटनको तिमी पनि ल्याउ न औ आएको बेलामा गइहालौँ पैसा पनि कम्ती हो हामी जस्तोलाई एकदमै राम्रो रिजनेबल रेन्जमा राम्रो छ जाऊँ ल आज औ जाऊँ न भरे बेलुका ल